हाम्रो पोसाक अरूभन्दा भिन्नै छन् बेग्लै छन् अरू भन्दा अलग्गै छन् जस्तै कि ढाका टोपी दौरा सुरुवाल साडी बक्खुहरू अरू अरूहरू पनि छन् हाम्रो पोसाकहरू अनि हाम्रो गहनामा छन् हातमा लाउने बाला अनि कानमा लाउने अनि माड्वारी अनि पोतेहरू छन् अरू पनि गहनाहरू थुप्रै नै छन्